हेलो म चाहिँ म चाहिँ पानीको लागि के भन्छ अब यो बजार एरियामा अस्तिदेखि पानी त्यति राम्रो आउनु सकेको छैन अनि आयो भने पनि अब एक दुई मिनेट आउँछ अब त्यतिले त के गर्नु पूरा समस्या हँदैछ बजार एरियामा यो दुई हप्ता जति भइसक्यो यो पूरा कम्ति आउँछ आए पनि एक दुई मिनेट आउँछ अब त्यति त के गर्नु अब लुगा धुनु पनि पुग्दैन खानुको लागि पनि पुग्नु छोडिसक्यो अनि ए भन्नु पऱ्यो भनेर चाहिँ कल गरेको नि हजुर हजुर अलिक कुरा गरिदिनुहोस् न बजार एरियामा पूरा पानीको चाहिँ समस्या भइरहेछ भनेर तपाईँले यसो भनिदियो भने उनीहरूले अलिक हेरिदिन्छ कि हामीलाई त पूरा समस्या भइरहेछ अब खानु धरि पनि अब पुगेको छैन खालि बेस्सी आएको भनेको पाँच मिनेट आउँछ अब सबैले थाप्दा ओर्दा हामीलाई पूरा समस्या हुँदैछ र नि गाउँमै समस्या भइरहेछ त्यो जत्ति बजार एरिया छ नि हौ त्यसमा चाहिँ पूरा समस्या छ अब मलाई मात्रै होइन गाउँको सबैलाई अब त्यहाँ बजारमा जतिजना बस्नेहरू छ सबैलाई नै समस्या भइराछ हजुर हुन्छ हजुर हुन्छ हुन्छ अलिक कोसिस गरिदिनुहोस् न भनिदिनुहोस् न हुन्छ हुन्छ